मलाई मनपर्ने चराको नाम चाहिँ हो प्यारोट होइन अनि मलाई त्यो चरा मनपर्छ होइन अनि जस्तो त्यसलाई मैले देखेको पनि छ राम्रो पनि लाग्छ अन्त जस्तो ऊ नाच्दाखेरि झन् क्या मजा लाग्छ के नाच्छ नि जस्तो लाइक हुन्छ नि जस्तो त्यही नाच्दाखेरि के अरे त्यो कराउँदै नाचेको झन् त्यसको साथीहरू झन् थुप्रै जस्तो ग्रुपै हुन्छ होइन अनि तिनीहरू मिलेर नाचेको चाहिँ के दामी लाग्छ अब राम्रो लाग्छ होइन आफूलाई हेर्दाखेरि नि क्या अब दामी नाच्छ के तिनीहरूको मैले अब तिनीहरूको जस्तो क्या मुजुर भन्छ होइन त्यो त्यो के उयो गिरेको पछाडिबाट नाच्दाखेरि तिनीहरूको त्यो गिर्छ अरे अनि त्यो मैले बोकेर पनि ल्याउँछ होइन मैले घरमा पनि राख्छ मलाई राम्रो लाग्छ त्यसको कलर्सहरू कस्तो दामी लाग्छ होइन कलर्सहरू मनपर्छ मलाई त्यस कलरको चरा होइन मलाई त्यस्तो चराभरिमा चाहिँ मलाई त्यो मनपर्छ अब अब त्यो नाच्दाखेरि चाहिँ क्या दामी लाग्छ अब आफूलाई होइन अनि अन्त आ मैले जस्तो छेउबाट नै देखेको छ होइन त्यो प्यारोट नाचेको चाहिँ होइन अनि अन्त अब म जब हाम्रो घरबाट ज्यादा निस्किनु पर्दैन अलिकति मात्रै निस्किनुपर्छ नाचेको भेटिइहाल्छ होइन बाटामातिर अन्त त्यही भएर मलाई चाहिँ चराभरिमा चाहिँ त्यही नै मनपर्छ के तिनीहरू चाहिँ फेरि दामी लाग्छ त्यसको त्यो मुजुरहरू निस्केको झन् दामी लाग्छ मनपर्छ होइन अनि त्यसको साथीहरूसँग नाच्दाखेरि त्यसको त्यो मु पछाडिबाट गिरेको त्यो पनि मैले बोकेर आउँछ मनप मनपर्छ मजा लाग्छ त्यसको कलरहरू झन् दामी लाग्छ होइन अनि त्यही हो मलाई चराभरिमा चाहिँ मलाई सबभन्दा फेभरेट चाहिँ त्यही हो अन्त अरू चराहरू मनपर्दैन होइन मनपर्छ ती चराहरू राम्रो नै लाग्छ अन्त जस्तो मलाई पुरा मनपर्ने चाहिँ त्यही चरा हो होइन त्यो देख्यो भने चाहिँ के आफूलाई लाइक खुसी लाग्छ के त अब माने कतै जाँदैखेरि देखेको छ भने हतारिँदै भन्छु क्या उ देख्यो मैले यो चरा देख्यो होइन मैले प्यारोट देख्यो यसो भनेर भन्छु के मैले होइन अब जस्तो म कतै जाँदैछु कतै यात्रा गर्दैछ भने अनि मैले बाटो बिचमा मैले त्यो देखेँ भने चाहिँ के म कहालिन्छ क्या मैले सबै साथीहरू पनि छक्क परिरहनु हुन्छ के त अब ला यसले त के भनेकी जस्तो लाग्छ होला त तिनीहरूलाई अनि मैले तेरो देखादेखी क्या तिनीहरू पनि हाँस्छ क्या अब हे यसले त यस्तो पो देखाएको रहेछ भनेर होइन आफूलाई मनपर्छ होइन अनि मैले देखाइदिन्छ साथीहरूलाई नि देखाइदिन्छ तर्सिँदै देखाइदिन्छ क्या तिनीहरू नि फर्स्ट तर्सिन्छ पछाडि चाहिँ हेर्दाखेरि चाहिँ है एल्लो त यो पो भनेको रहेछ भनेर कहिले नदेखेको जस्तो गरेर आफूलाई अब मनपर्ने जिनिस जतिपल्ट देखे पनि अब आफूलाई खुसी लाग्छ होइन राम्रो लाग्छ मजा पनि लाग्छ होइन अन्त राम्रो लाग्छ त्यो चराहरू देखेपछि चाहिँ होइन अनि अन्त लाइक अब हुन्छ नि अब अझै देखौँ जस्तो लाग्छ के त आज देख्यो भने भोलि पनि हेरेको हुँ जस्तो लाग्छ होइन अनि मतलब हाम्रो घर छेउमा त देख्छ नि त नि अब थुप्रै हुन्छ के त अब त्यो चाहिँ जङ्गलमा बस्छ अब अलि घर अलिक बगानजस्तो जङ्गल छ त्यसको छेउमा छ होइन अनि म चाहिँ सधैँ जान्छु हेर्नुको लागि होइन आउँछ राम्रो लाग्छ मजा पनि लाग्छ होइन तिनीहरूलाई हेर्नको लागि तिनीहरू नाचेको तिनीहरू नाचेको देख्दा आफूलाई पनि सँगसँगै नाचौँ जस्तो लाग्छ के त होइन तिनीहरूले कराएको झन् दामी लाग्छ के त अब तिनीहरू कराउँदै नाचेको सबै साथीहरू नाचेको अन्त र अब जस्तो कतै जाँदाखेरि पनि मैले त्यो बाटोमा देखेँ भने अब आफूलाई खुसी टाइपको लागेर आउँछ होइन अनि साथीहरूलाई पनि देखाइदिन्छ आफूले त हेर्छ हेर्छ साथीहरूलाई पनि देखाइदिन्छ तर्साइदिन्छ के त अनि के भन्छ अचम्मै पाराले यसले चाहिँ के भनेछ जस्तो गरेर हेर्छ होइन अनि पछाडि चाहिँ हाँस्छ यो भन्यो त्यो भन्यो भनेर होइन अनि त्यो चरा चाहिँ राम्रो लाग्छ के मलाई मनपर्छ होइन अन्त अरू चराहरू मनपर्दैन होइन मनपर्छ तर अब त्यो जस्तो मन लाग्दैन अब आफू आफ्नो आफ्नो टाइपको हुन्छ मनपर्ने मन नपर्ने होइन त्यही लागि चाहिँ मलाई चाहिँ त्यो चरा मनपर्छ चराहरूभरिमा चाहिँ त्यहाँबाट अरूहरू पनि मनपर्छ मनपर्ने बात त छैन होइन सबै नै मनपर्छ अनि बेस्ट चाहिँ त्यो चराको त्यो अब नाच्दाखेरि गिरेको त्यो चाहिँ मनपर्छ के त यत्ति मनपर्छ कि मैले घरमा पनि लिएर आएर के मैले घरमा सजाएको पाराले राखेको छ के त चरा त चराको त्यो पछाडिको त्यो पखेटा यस्तो भन्दैन तिनीहरूको पखेटा यत्ति लामो हुन्छ कि अनि त्यो पखेटा चाहिँ अब पखा अब जस्तो तिनीहरूले पखेटा हल्लाउँछ नि त अन्त हल्लाउँदाखेरि चाहिँ गिर्छ अनि त्यहीँबाट बोकेर आउँछ के त राम्रो लाग्छ मजा लाग्छ के त्यो पखेटा गिरेको चाहिँ अन्त त्यो पखेटा गिर्नेबित्तिकै अब तिनीहरूले टिप्दिनु नि नि तिनीहरूले फेरि त्यसले पछाडिको खान्छ अरे के अनि खानुभन्दा अगाडि अनि त्यो खाएपछि चाहिँ के राम्रो देख्दैन जस्तो कि अलिक कस्तो अप्ठ्यारो टाइपको देख्छ त अन्त नखाँदैखेरि टिपिहाल्यो भने चाहिँ के त राम्रो देख्छ के त त्यसको कलरहरू पनि आउँछ होइन अब त्यो कलरहरू सबै खाइदिन्छ मैले टिपिहाल्छ के त जस्तै तिनीहरू नाच्नु अनि नाचिसकेर ख्याल गर्दैन आफ्नो चाहिँ गिरेको अनि तिनीहरू जाँदाखेरि चाहिँ अनि मैले टिपिहाल्छ के त अब त्यसलाई पनि कस्तो हुन्छ कस्तो हुँदैन भनेर टिपी चाहिँ हाल्छ मैले ए मलाई त्यही चरा नै मनपर्छ